हेलो थ्याङ्क् यु भाइ तपाईँले हामीलाई यसरी घुमाउनु लानु भयो सिलगडी गयौँ हामी अब फेरि फेरि जानु पऱ्यो भने तपाईँलाई नै भन्छौँ राम्रोसँग लानु भएको थियो बाटोमा पनि अप्ठ्यारो केही नामानीकन लानु भयो फेरि फेरि जानु पऱ्यो भने तपाईँलाई नै हामी खबर गर्छौँ खबर गर्छौँ तपाईँलाई त छोरीहरू पनि ठुलो भएको छ बढेको छोरा छोरी छ तपाईँले त यसरी राम्रोसँग घुमाइदिइरहनु भयो भने हामीलाई पनि राम्रो लाग्छ